हेलो हजुर भन्नुहोस् न हजुर हजुर हजुर गर्छु भन्नुहोस् न तपाईँहरूलाई के के हजुर हजुर हजुर हजुर हजुर हजुर यसो गर्नुहोस् कि तपाईँ अब मेरो टाइम भेट्ने टाइम चाहिँ तपाईँको अँ पाँच बजीदेखि लिएर छ बजीसम्मको टाइम हो व्यस्त त्यसले गर्दाखेरि पनि मैले एउटा केबिनमा आउनुहोस् न म तपाईँलाई त्यो हेरेको म कतिवटा तपाईँलाई म उयो गरिदिनु यो हरू छ तपाईँले त्यहाँनिर चाहिँ नि हजुर मेरो माथि कञ्चन सिनेमा हलको अलिकति उतापट्टि छ अनि उतापट्टि अहिले आदर्श नर्सिङ होमको चाहिँ छेउमा छ कि त्यहाँनिर आउनुहोस् न छ पाँच बजीदेखि छभित्रमा चाहिँ त्यहाँ म हुन्छु र म बताइदिन्छु तपाईँलाई हजुर दक्षिणपट्टि हजुर एक साइडसहित खै त्यो अब तपाईँको ढाडको विशेष त ढाडथिमको चाहिँ एक्साइज चाहिँ के छ भने तपाईँलाई अब अनि त्यो तपाईँको कम्ती मात्रामा यो न्युरो हो नसाको बिमार हो यसमा चाहिँ तपाईँले चाहिँ त्यहाँ त्यहाँनिर अब कतिवटा मसाजहरू गर्नुपर्छ त्यसले गर्दाखेरि त्यो नसाको कतिवटा हुन्छ त्यसमा चाहिँ तपाईँले एकदम सही पाराले चाहिँ म मिलाएर मेरो पासको मान्छे हुन्छ मेरो अब यो उयो पनि छ म गरिदिन्छु नि अब अहिले अब फी त कति भन्दा म अलिअलि त अब तपाईँलाई पाँच सय रुपियाँ राखिदिनु होस् न फी चाहिँ होइन मतलब एकखेप चेक गरेको अब डेलीको त तपाईँको अब कति एकाउन्टमा दिनुहुन्छ कि एकमा जान्छ त्यसमा त म केही अलिक रेट मिलाइदिन्छु नि तपाईँलाई हवस् थ्याङ्क्यु हवस् हुन्छ हुन्छ हवस् थ्याङ्क्यु